सोनु दि तपाईँलाई थाहा छ मैले चाहिँ अस्ति प्लमको चाहिँ सन्स क्रिम किनेको थिएँ हो अनि त्यसमा चाहिँ एसपिएफ छैन रहेछ कि त्यो भएर चाहिँ त्यसले पुरा मेरो अनुहारहरू डढ्यो अन्त म अनुहारहरू डढेर काली भए पो त अन्त त्यो क्रिम नलगाउनु होस् है तपाईँ पनि एसपिएफ नभएको एसपिएफ नभएको नभएको लगायो भने चाहिँ पुरा अनुहारहरू डढेर अनुहार ड्राई बनाएर स्किनलाई ड्राई बनाएर गर्दा रहेछ त्यो भएर चाहिँ तपाईँले एसपिएफ नभएको क्रिम चाहिँ नलगाउनु होस् ल प्लमको राम्रो छैन त्यो क्रिम